फुलहरूको चाहिँ अब कटिङ गरेर होइन बिर् मसिनो मसिनो कटिङ गरेर चाहिँ बालुवामा सार्छ होइन सरिहाल्छ फुलहरू चाहिँ अन्त अब जस्तो बोडीहरू सिमीहरूको चाहिँ दाना छिप्पिएपछि त्यो दाना राख्दा भइहाल्छ अन्तखेरि बैगुन अब बीँहरू सबैको एउटै हो होइन त्यसरी राख्नुपर्छ दाना छिप्प्याएर यदि राख्नु सकेन आफूले घरमा उब्जाउनु सकेन भने पनि बजारमा पाइहाल्छ ज पुरा छ दोकानहरू बिरुवाहरू बेच्ने दोकानहरू होइन त्यहीँबाट ल्याएर रोप्छु